हाम्रो अब फेस गर्नु पर्ने भन् चिज भनेको चाहिँ अब यो हिल्ली हिल एरियातिर अब पानी पर्दा बर्खाको बेला चाहिँ पुरा साह्रो हुन्छ अनि पानीहरू पर्दा यो घामहरू बाटोहरू पुरा बिग्रिन्छ पैह्रोहरू झर्छ गाडीहरू अड्किन्छ त्यो गाडीहरूलाई पनि साह्रो पर्छ अनि दुःख पर्छ हामीलाई